हजुर भन्नुहोस् हजुर हजुर हो त हजुर हो त हजुर हजुर हजुर हजुर पाउँछ त मेरोमा त धेरै भेराइटिजको जुत्ताहरू छ तपाईँको आमाको लागि कस्तो जुत्ता चाहिन्छ तपाईँलाई हजुर हजुर ए हजुर पम्सू टाइपमा पनि छ हजुर तपाईँलाई महँगो चाहिएको कि सस्तोवालामा चाहिएको ए तपाईँ स ए तपाईँ सस्तोमै लिनुहुन्छ भने चाहिँ हाम्रोमा छ धेरै भेराइटिजको ले तपाईँको आमाको खुट्टामा फ्र्याक्चर छ भने चाहिँ मेरोमा लेसवाला जुत्ता पनि छ फ्ल्याट पनि छ तर तपाईँको आमाले फ्ल्याटै मन पराउँछ भन्नुहुँदैछ त्यसको लागि एकदम नरम सोल भएको मेरोमा उयो फ्ल्याट चप्पलहरू छ लिनुहुन्छ भने आउनुहोस् न त है एकपल्ट हेर्नुको लागि तपाईँको आमालाई लिएर आएको भए धेरै राम्रो हुन्थ्यो तर अब साइज लिएर आउनु भयो भने पनि हुन्छ तर अब हाम्रोमा चाहिँ सस्तो जुत्तामा चाहिँ साइजमा अलिकति प्रोब्लमै हुन्छ होइन सानु साइजहरू भएकोले गर्दाखेरि हजुर हजुर हजुर तपाईँले साइज लिएर आउँदा त हुन्छ तर तपाईँले लेसवाले जुत्ता पनि तपाईँको आमालाई धेरै कम्फोर्टेबल नै हुन्छ किनकि लेसवाले जुत्तामा त तपाईँलाई एताउता हिँड्नुको लागि सजिलो पनि हुन्छ फ्ल्याट चप्पलहरूतिर चाहिँ अब कोहीबेला यस्तो पानीको झरीको समयतिर चाहिँ तपाईँलाई चिप्लिने डर हुन्छ हजुर हजुर हजुर मिलाइदिनु सक्छु तर अब प्राइस त हाम्रो त्यत्ति नै हो र पनि आउनुहोस् एकपल्ट हेर्नुहोस् तपाईँले अब कस्तो जुत्ता मनपराउनु हुन्छ तपाईँको अब मन पराएकोअनुसार जुत्ता अब कति प्राइसहरू मिल्न नमिल्नु पनि सक्छ होइन र पनि आउनुहोस् न एकपल्ट हेर्नुहोस् हजुर ए हुन्छ हुन्छ तपाईँ आउनुहोस् न एकपल्ट ल मेरो दोकान दस बजीदेखिको चार बजीसम्म खुल्ला हुन्छ तपाईँ त्यतिबेला आउनुहोस् न त त्यति बिचमा जतिबेला पनि आउँदा भयो ए हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ